हाम्रो यहाँ चाहिँ त्यस्तो बिजनेसहरू हुँदैन तर मान्छेले यहाँ गुवाको अदुवाको अलि अलि गर्छ अन्त यता चाहिँ अब मौसम राम्रो भएकोले नै अब मौसम नै भयो अन्त पानीहरू टाइम टाइममा अन्त तापमान अलिक ठिकैको लिमिटेड नै भएर राम्रो राम्रो राम्रो फल्छ गुवाले अन्त त्यो गुवालाई रोपेर पटमा रोपेर पहिला पटमा रोपेर अब एकपल्टमा झन्डै मान्छेले हजार दुई हजार जस्तो लगाउँछ दाना अन्त त्यो दानालाई पटमा रोपेर अब नेक्स्ट इयर चाहिँ त्यो नेक्स्ट होइन अब पाँच छ वर्ष बाद चाहिँ त्यो गुवा अब सार्ने रोप्ने बेला मजाले माटोमा सार्ने बेला हुन्छ अन्त

गुवालाई पाँच साल बाद छोडिसके पछि रोपिसके पछि त्यसलाई मल सल हालेर मल जल हालेर मजाले रोपेर रोपराप गरेर अन्त आठ नौ साल बाद त्यो गुवा रोपेको आठ नौ साल बाद चाहिँ त्यो गुवाले फल्नु थाल्छ अब त्यो गुवाले फर्स्टमा फल्दा त बेसी त फल्दैन कम्ती नै फल्छ सेकेन्डदेखि चाहिँ त्यो गुवाले मजाले नै फल्नु थाल्छ अन्त एक हजार दुई हजार झाङ हुन्छ मान्छेले त्यति लगाउँछ मान्छेको त्यही नै इयरयली इयरली त्यही गुवालाई नै बेच्छ मान्छेले त्यो अब अन्त एउ एकजनाले झन्डै एक लाख दुई लाखसम्म त्यही गुवाले नै कमाउँछ अन्त अरू अदुवा रोप्छ अब अदुवा रोप्छ बारीमा दस बाह्र गर्रा रोप्छ मन हुन्छ अदुवाको चाहिँ अब मान्छेले रोप्नेले चालिस मन पचास मन पनि रोप्छ अन्त त्यो रोपिसकेर त्यसको पनि भाउ अनुसार अब कोही बेला अदुवा राम्ररी फल्दैन कोही बेला अब कोही बेला चाहिँ मजाले फल्छ अन्त त्यसको चाहिँ भाउ अनुसार बेच्छ पहिला माउ माउ अदुवा रोप्छ अन्त त्यो रोपिसके पछि त्यो त्योबाट पलाएको बच्चा अदुवालाई चाहिँ माटोमा छोडेर माउ अदुवा चाहिँ बेच्छ हो त्यसरी नै अदुवाहरू त्यसरी रोपेर गुवाहरू रोपेर त्यसरी नै चलाउँछ मान्छेले